हेलो हेलो गुड मर्निङ पुष्कर कस्तो छौ नानी तिमी ए हाम्रो स्कुलले फुटबल कोचिङ गर्दै थियो तिमी फुटबल पनि राम्रो खेल्थ्यौ तर अहिले तिम्रो निकै एब्सेन्ट भइरहेको छौ तिमी आएको छैनौ स्कुल पनि ए हजुर ए होइन अहिले स्कुलले एउटा इभेन्ट अर्गनाइज गर्नु आँटेको छ प्लस पार्टिसिपेट पनि गर्नु आँटेको छ र तिमी जयगाउँ जानेवाला छौँ गेम खेल्नु लागि अनि त्यसकै लागि चाहिँ त्यही विषय लिएर चाहिँ यसो हामीले ट्रेनिङ प्रोभाइड गर्दैछौँ स्टुडेन्टहरूलाई अन्त तिमीले एकदम अब राम्रो खेल्थ्यौ तिमी त अब एकदम राम्रो कुद्थ्यौ पनि त्यो भएर चाहिँ हामीले तिमीलाई अफिसियल लिनु लागि कल गरेको थिएँ खास चाहिँ ब्रिजेश सार्की सर हजुर अँ हुन्छ अनि अस्ति नै पुरानो जर्सीहरू कहाँ छ भाइ ए स्कुल क्याप्टनले राख्यो फ्लागहरू पनि त्यो अस्ति त खै मैले पाइनँ ए हजुर तिमी अहिले कम्प्लिट्ली रेस्टमै छौ ए यसो र पनि बिहान यसो सकेसम्म चाहिँ यसो अलिकति वकहरूतिर निस्क है अब भयो भने तिमी खेल्नुपर्छ है स्कुल टिमबाट योपालि ल भाइ सबै सन्चै होला अरू घरतिर है फुटबल अब यो क्रिकेट भयो भलिबल छ सबै कुरै त छ नि स्कुलमा अहिले त योपालि नयाँ गेममा त हकी पनि इन्ट्रड्युस गर्नु आँटेको छौँ

ओके ल हुन्छ बाई ल